मैले अस्ति स्यामसङको चार्जर ल्याएको थिएँ ल्याइसकेको बेलुका नै मैले चार्जमा हाल्दाखेरि एकैचोटि भुइँमा झऱ्यो गल्तीवश त्यतिबेला त्यो भताभुङ्गै भएर छताछुल्लै भयो अनि यो चार्जर एकदमै खराब चार्जर रहेछ यसलाई मलाई एकदमै मन परेन चित्त परेन